हाम्रो दार्जिलिङबाट चाहिँ धेरै प्रकारको स्थानीय कथा उपन्यासहरू चाहिँ प्रकाशित भएका छन् जस्तै यो कथाहरूमध्येमा जुनेली रेखा आज रमिता छ नयाँ क्षितिजको खोज जुन कथाहरूमा चाहि हाम्रो समग्र दार्जिलिङको दार्जिलिङ जिल्लाको इतिहासहरू बोकेको छ र यो इतिहास यो कथाहरूमा दार्जिलिङको इतिहासहरू सँगसँगै दार्जिलिङको परम्परा दार्जिलिङको संस्कृति अथवा दार्जिलिङको मानिसहरूले दार्जिलिङमा बसोबासो गर्ने मानिसहरूले मानिलिएर आएको जुन पारम्पारिक संस्कार संस्कृतिहरू छ यसमा व्याख्या गरेको छ र यस्तो सँगसँगै दार्जिलिङ इतिहा दार्जिलिङ स्थापित हुनु दार्जिलिङ सिङ्गो दार्जिलिङ बनिनु अथवा दार्जिलिङलाई अझ सुव्यवस्थित हुँदै गएको यस्तो यस प्रकारको कथाहरूमा दार्जिलिङको स्थानीय किंवदन्ती संस्कृति महत्त्वहरूको पनि इतिहास रहेको छ जस्तै मिरिकमा भएको सुमिन्दु धाप अथवा राई धाप टिस्टा रङ्गीतको कथाहरू यस्ता विविध प्रकारको किंवदन्तीहरू पनि यसप्रकार यस कथाहरूमा चाहिँ पाउ पाउन सकिन्छ